हेलो भन्नुहोस् भन्नुहोस् के सेवा गरूँ

ए हजुर हुन्छ त हुन्छ सब्जी सिजनेबल सब्जीहरू छ तपाईँलाई कस्तो सब्जीहरू चाहिएको के के चाहिएको तपाईँको आलु टमाटर प्याज छ देखि लिएर भिन्डी हुन्छ करेला हुन्छ लौका हुन्छ फर्सी होइन छ तपाईँलाई तपाईँलाई कुन कुन चाहिएको सब्जीमा त्यो तपाईँले भन्नुहुन्छ भने अब कहिले चाहिएको होइन तपाईँलाई म यदि यहाँ छैन भने पनि म व्यवस्था गरिदिन्छु नि मिलाउँछु आलु अहिले बिस रुपियाँ केजी छ तर तपाईँले तपाईँले बोरै लानुहुन्छ भने त्यसमा केही अब डिस्काउन्ट हुन्छ

प्रायः प्रायः पचास केजीको हुन्छ त बोरा त्यसमा तपाईँले अब एक केजी गरेर लग्यो भने बिस अँ रुपियाँ हुन्छ भने तपाईँले बोरा लानुहुन्छ भने अठार रुपियाँ गरेर दुई रुपियाँ कम्ती हुन्छ अब त्योभन्दा कम्ती चाहिँ गर्नु सकिँदैन किनभने अब हाम्रो किनाइ नै सत्र रुपियाँसम्म चाहिँ किनाइ नै पर्छ होइन यहाँसम्म आइपुग्दाको गाडी भाडा हुन्छ नि लाग्छ नि अब बेसी नाफा हुँदैन हामीलाई चार आना आठ आना नाफा हुन्छ त्योभन्दा ब बढी नाफा हुँदैन अरू अरू हजुर ए हजुर हुन्छ फुलकोपी बन्दकोपी बिन्सहरू चाहिन्छ भने बिन्स पनि हुन्छ फुलकोपीको चाहिँ तर अलिकति अब अहिले रेट चाहिँ अलिकति महँगो छ फुलकोपीको चाहिँ यसो फुलकोपीको अहिले साठी रुपियाँ केजी पर्छ तपाईँ भन्नुहुन्छ भने तपाईँको एड्रेस दिनुभयो भने म व्यवस्था गरिहाल्छु नि तपाईँको प्रोपर एड्रेस हजुर हजुर हजुर तपाईँको एड्रेस चाहिँ दिनुपऱ्यो हजुर हजुर हुन्छ अनि तपाईँलाई फ्रेस फ्रेस सब्जीहरूमा आयो भिन्डी हुन्छ होइन करेला हुन्छ लौकाहरू हुन्छ फ्रेस फ्रेेस आउँछ तिनीहरू भनेको अब त्यो पनि चाहिन्छ ए हजुर हजुर हुन्छ हुन्छ तपाईँले प्रोपर एड्रेस चाहिँ दिनुहोस् होइन अनलाइन यता पेमेन्ट गरिदिएर तपाईँले एड्रेस दिनुभयो भने म त्यहीँ होम डेलिभरीको व्यवस्था म गरिहाल्छु हजुर हजुर यही हो मेरो वाट्सएप नम्बर हुन्छ हुन्छ हुन्छ